मलाई ठाउँहरू धेरै घुम्न मन छ विशेषगरी यो जुन अबबो यो जीवन लिएर आएको छु होइन आँखाले देखेर ल्याएको कुराहरू त अब आफ्नो जन्मथलो वरिपरिको ठाउँहरूमा मात्र हो तर जब म टिभीहरू इन्टरनेटद्वारा अन्य ठाउँहरू देख्छु एकदमै त्यो ठाउँमा मलाई घुम्न मन छ मलाई समुद्रमा पानीसरह ए माछासरह घुम्न मन छ समुद्रतिर आकाशमा चराजस्तो उड्नु मन छ अनि विशेषगरी मलाई ठाउँहरू भन्दाखेरि मलाई नेपाल एकदमै पहिलोपल्ट पटक चाहिँ म नेपाल घुम्न मन छ किनभने नेपालमा एकदमै राम्रो राम्रो ठाउँहरू छन् पाहाड पर्वतदेखि लिएर खोला नालाहरू गाउँहरू भयो एकदमै मन पर्छ मलाई नेपाल घुम्न त्यसपछि मलाई स्विट्जरल्याण्ड जान मन छ युरोपियन कन्ट्रिजहरू घुम्न मन छ मलाई अमेरिका जान मन छ मलाई लण्डन जानु मन छ मलाई चाइना जानु मन छ मलाई भुटान जान मन छ म श्रीलङ्का जान मन रूचाउँछु मलाई बे अफ बेङ्गाल हेर्नु मन छ कन्याकुमारी हेर्नु मन छ सिक्किममा सिक्किम मेरो चाहिँ हाम्रो छिमेकी राज्य हो सिक्किमको माथि नर्थ घुम्न मन छ कैलाश मानसरोवरको यात्रा गर्न मन छ थुप्रै थुप्रैहरू छ अझै मैले घुम्नु घुम्ने इच्छा गर्ने र मो सायद यो आफ्नो जीवन कालमा यी सबै ठाउँहरू घुम्न पाउँ भन्ने मेरो इच्छा छ भगवान् माथिको प्रार्थना छ